हेलो भाइ हजुर म तल रङबुलबाट रचना दिदी बोल्दै थिएँ हजुर म दार्जिलिङ जानुको लागि अलिकति एउटा अर्जेन्ट काम पर्यो कि भाइ हजुर तपाईँ फ्री हुनुहुन्छ होला हजुर हुन्छ तपाईँ फ्री हुनुहुन्छ भने चाहिँ मेरोमा अहिले क्यास पनि अलिक कम्ती छ त अन्त मेरो क्यास पनि अलिकति सर्टेज भएको कारणले तपाईँलाई म युपिआईबाट मार्फत यो पे गर्नु सक्छु तपाईँको भाडा हजुर दार्जिलिङसम्म कति लिनुहुन्छ तपाईँले ए हजुर पन्ध्र सय रुपियाँ हजुर हुन्छ म पन्ध्र सय रुपियाँ तपाईँलाई युपिआईमार्फत पे गर्नु चाहन्छु तपाईँको युपिआई आइडी मलाई दिनुहोस् न है हजुर अहिले त युपिआई नै सजिलो छ सबै हामी अनलाइन उइस गर्दाखेरि त युपिआईबाट भुक्तानी एकदमै सजिलो हुन्छ हामीलाई हजुर जे पनि हुन्छ फोनपे जिपे पेटीएम म जुनैबाट पनि म गर्नुसक्छु ए हुन्छ हुन्छ तपाईँको जिपे नम्बर हजुर पठाइदिनु हुँदैछ ए हजुर हजुर मैले पाएँ ए हुन्छ यहाँ हेर्नुहोस् है म तपाईँसँग बात मार्दा मार्दै म तपाईँलाई जिपे गर्दैछु पन्ध्र सय रुपियाँ हजुर मैले जिपे गरिदिएँ ल तपाईँको जिपे पनि भयो तपाईँले चेक गर्नु सक्नुहुन्छ होला हजुर ए हुन्छ भाइ म अब रेडी भएँ म तपाईँलाई पर्खिरहने छु हजुर तपाईँ आउनुहोस् है छिटोभन्दा छिटो किनभने मेरो अलिक अर्जेन्ट पुग्नुपर्ने काम छ हुन्छ थ्याङ्क यू भाइ हुन्छ